हेलो दाजु यो मेरो अर्डर त अलिक मलाई त मनपरेन त हौ तपाईँले यो के गर्नुभएको मैले तपाईँलाई के मगाएको थिएँ के तपाईँले के गर्नुभएको मैले त तपाईँलाई मोमो भेज मोमो र भेज चाउमिन पो भनेको थिएँ तपाईँले बिरयानी पठाइरहेको छ त मलाई यो त तपाईँले आज मात्र होइन अघि पनि गर्नुभएको थियो फेरि यही गल्ती फेरि यही गल्ती दोहोऱ्याउनुहुँदैछ तपाईँले त्यो पनि म त भेज खाने मान्छे हो तपाईँले यो चिकन पठाएर मलाई के गरेको तपाईँलाई थाहा थियो त म भेज हो भनेर तपाईँले यो के गर्नु चाहेको मलाई त्यो पनि म तपाईँको डेली कस्टमर हो यो के गर्नु चाहेको म यसको तपाईँलाई तपाईँलाई अब म के भन्नु तपाईँको त्यही पनि म डेली कस्टमर हो यसरी तपाईँले कस्टमरलाई कसरी खुसी राख्न सक्नुहुन्छ यो हामीले पनि त्यतिकै हाम्रो पनि रुखमा फल्दैन त पैसा हामीले पनि कमाएर कमाएर दुई पैसा कमाएर तपाईँलाई तपाईँको दोकानमा पैसै तिरेर खान्छौँ त हामी पनि तपाईँले किन यस्तो हेल्चेक्र्याईँ गर्नुभएको तपाईँको दिमाग छैन म त तपाईँको दिमाग दिमाग अलिक अलिक उ बिग्रेको बिग्रेको जस्तो लाग्दैछ तपाईँको दिमाग त अर्कै बाटोतिर हिँडेको जस्तो लाग्दैछ त आज मात्रै होइन धेरै दिन अगाडिदेखि मलाई यस्तो आएको त अस्ति पनि मैले चौमिन मगाएको थिएँ तपाईँले त मैले भेज चौमिन मगाएको तपाईँले त चिकन चौमिन पो पठाइदिएछ त तपाईँले के गर्नु चाहेको मलाई जानकारी चाहियो झट्टैभन्दा झट्टै जानकारी चाहियो मलाई यो मलाई के गर्नु खोजेको तपाईँले मलाई त लाग्दैछ मलाई त तपाईँले हेल्चेक्र्याईँ गरेको जस्तो लाग्दैछ यो कस्टमरलाई त यो पाराले हुँदैन त तपाईँको दोकान त यो पाराले चल्दैन त तपाईँको दोकान त यो पाराले त बन्द हुन्छ त अलिक दिन पछाडि यो पाराले बन्द हुन्छ त मलाई जानकारी चाहियो यो तपाईँको अर्डर तपाईँ लानुहोस् म यो अर्डर क्यान्सल गर्छु तपाईँको अर्डर लानुहोस् र मलाई मेरो अब म तपाईँको रेस्टुरेन्टबाट खाना पनि खाँदिनँ मलाई तपाईँको रेस्टुरेन्टबाट पुग्यो सबथोक पुग्यो अबदेखि चाहिँ तपाईँको म रेस्टुरेन्टबाट कदाचित म खाना खाँदिनँ मैले तपाईँ त मैले राम्रो मान्छे होला राम्रो मान्छे तपाईँ त मेरो फेरि चिनेको मान्छे राम्रो मान्छे चिनेको मान्छेलाई म अरूको रेस्टुरेन्टबाट किन ल्याउनु मेरो आफ्नै साथीभाइको रेस्टुरेन्टबाट ल्याएर खान्छु भनेर म तपाईँको रेस्टुरेन्टमा खाँदैथेँ तपाईँले त मलाई यस्तो गर्नुभयो त लास्टमा आएर यही हो मलाई गर्ने म साथीभाइलाई गर्ने उयो यही हो ल दाजु तपाईँकोमा चाहिँ र म चाहिँ एकदम तपाईँसँग चाहिँ म थाकेँ म तपाईँको रेस्टुरेन्टमा केही पनि खाँदिनँ अबदेखि र मलाई यो के गर्नु चाहेको मलाई जानकारी पठाइदिनुहोस

तपाईँलाई अरू म केही पनि भन्दिनँ तपाईँले मलाई खालि जानकारी पठाइदिनुहोस् म तपाईँको अर्डर क्यान्सल गर्छु